रिन लिन एउटा गाउँको मान्छेलाई एकदम साह्रो कुरा हो तर उनीहरूले लिनु कर लाग्छ जस्तै कतिवटा कुरा उनीहरूको बिमारी हुँदाखेरि रिन लिन्छ अनि कतिवटा उनीहरूले आफूले नचाहँदै नचाहँदै पनि उनीहरूले रिन लिनु कर लाग्छ किनभने उनीहरूलाई रिन लिनु बाध्यता पर्छ रिन लिनु किन बाध्यता पर्छ उहाँको असल बिमार भएका बेला पैसा रुपियाँ हुँदैन अनि उनीहरूको कतिवटा कुरा चिजहरू किन्न पनि पैसा रुपियाँ हुँदैन अन्त उनीहरूले रिन कहाँबाट लिन्छ भन्दा उनीहरूले यसो गाउँको महाजनहरूबाट ल्याउँछ गाउँको छिमेकीहरूको बाट ल्याउँछ विभिन्न व्यक्तिहरू जसकोमा धन रुपियाँ पुरा प्राप्त छ उनीहरूको बाट लिन्छ अनि यो उनीहरूले कहाँबाट लिन्छ भन्दा एउटा ब्याङ्कहरूबाट लिन्छ जस्तै सरकारी ब्याङ्कहरूबाट लिन्छ अनि उनीहरूले यो रिन लिनु चाहिँ बाध्यता परेको हुन्छ किनभने बाध्यता उनीहरूसँग चाहेर पनि यो कुराले उनीहरूले गर्नसक्दैन चाहेर पनि उनीहरूले नलिउँ भन्दा पनि यो कुरा चाहिँ लिनु कर लाग्छ त्यसै कारणले उनीहरूले रिन लिएको हुन्छ रिन लिएर उनीहरू खुसी त कहिल्यै हुँदैन किनभने उनीहरू बाध्यतामा हुन्छ बाध्यतामा मान्छेलाई कस्तो कस्तो पुऱ्याउँछ बाध्यतामा मान्छेलाई नलिउँ नलिउँ भन्दा पनि रिन लिनु कर लाग्छ गाउँको मान्छेहरू लास्टमा रिन तिर्नु नसकेर धुरुधुरु रोएको पनि मैले यही आँखाले देखेको छु त्यहाँ रिन लिनुपर्छ भने एउटा सोचेर सम्झेर कसरी तिर्न सक्नुहुन्छ तपाईँ त्यो रिन भनेर मात्रै लिनुहोस् भनेर भन्नु चाहन्छु रिन लिनु भनेको एउटा एउटा एउटा बोझ पनि भन्न चाहन्छु किनभने रिन लिनु सजिलो छ तर रिन तिर्नु साह्रो छ रिन दिने मान्छेले पनि सजिलै दिन्छ तर रिन उठाउने बेलामा कराकर गर्छ एउटा बाध्यतामा आज दे भोलि दे भन्छ त्यसैले तपाईँले रिन लिनुहुन्छ भने आफ्नो सोचेर सम्झेर दिनु सक्छु सक्दिनँ भनेर लिनुहोस्